हेलो कृष्ण भोगबाट बोलेको हो तपाईँकोमा के मेनूहरू छ जस्तो चिकन चिलीसँग के फ्राई राइसहरू हुन्छ म एकछिन पछि फोन गर्छु नि ल